मेरो क्षेत्रमा खेलकुदहरू जस्तै खेल्छ यहाँ फुटबल हक्की टेनिस क्रिकेट होइन तर यो कुरोको कुनै स्कोपै छैन यहाँ न गर्मेन्टबाट छ यहाँ ठुलो कुनै क्याम्पहरू राखिदिने यो हाम्रो हिल एरियामा चाहिँ आफ्नो जुन चाहिँ इच्छाहरू हुन्छ खेल्ने जुन चाहिँ खेल्छ आफू जुन कुरामा राम्रो खेल्छ त्यो कुरोहरू त्यत्तिकै बिलाएर जान्छ क्या कुनै कुरोको सपोर्टै हुँदैन जस्तै अब प्लेन साइडमा भएपछि एउटा कोचिङ सेन्टर राखिदिएको हुन्छ गार्जेनहरूले लगेर गएर त्यो कोचिङ गराउँछ कुनै खेललाई सबैको सपोर्टले गर्दा अगाडि बडाएर जान्छ त्यहाँको खे खेलाडीहरू तेत्तिकै बढेर अगाडि जान्छ तर हाम्रो क्षेत्रको चाहिँ के हुन्छ भने कुनै कुरोको यहाँ स्कोपै छैन खेल्नु त कस्तो कस्तो राम्रो राम्रो खेल्ने हुन्छ तर खेल खेलेर मात्रै भएन नि त खेल्नेहरू सबै यहीँ जहाँ छे जुन चाहिँ गाउँमा खेल्छ गाउँमा खे खेल्नेहरू गाउँमै बसेर जान्छ त्यत्तिकै बुढो भएर जान्छ आफ् आफ्नो कामतिर अरूतिर लाग्छ तर खेलबाट चाहिँ याहाँ चाहिँ कोही पनि अगाडि गएको छैन र अब हा हा मलाई पनि इच्छा थियो यसमा खेल्ने अब पुरै खेल्थेँ क्रिकेट खेल्थेँ तर के गर्नु अब आफ् आफ्नो कुनै कुरोको स्कोपै त छैन यहाँबाट न अगाडि कुनै बडेर जान्छ न केही हुन्छ यहाँ खेल्नेहरू यहीँ बसेर जान्छ यत्तिकै र यहाँ जग्गाबाट चाहिँ कुनै पनि स्कोप छैन